मैले अस्ति अनलाइनबाट ह्यान्ड ब्याग अर्डर गरेको थिएँ र मलाई मन परेन त्यो वन विक वन विक भयो त्यो क्या अर्डर क्यान्सल पनि भएको छैन र म अब अनलाइन सपबाट कहिले पनि यस्तो अनलाइन अर्डरहरू समानहरू अर्डर गर्दिन मल् मैले त्यो ह्यान्ड पर्स मगाएको त्यो राम्रो पनि आएन र त्यो क्यान्सल पनि भएन र अब म कहिले पनि अर्डर गर्ने छैन